हेलो यो के ओला हो म म राजीव प्रधान बोल्दैछु है र मैले तपाईँहरूको एउटा गाडी एउटा बुक गरेको थिएँ तर अब मेरो यो गाडी चाहिँ त एकदमै ढिलो आउने भयो र ढिलो आएको कारणले गर्दाखेरि मलाई एकदम इमर्जेन्सी गाडी पर्यो र मैले बुक गरेको थिएँ तर मेरो पैसा पनि काटेको छ बुककोमा तर अब त्यो क्याब मैले पर्दैन क्यान्सल गर्दैछु है र मेरो जुन चाहिँ पेमेन्ट काटिएको छ पैसा काटिएको छ त्यो पेमेन्ट चाहिँ तपाईँहरूले कसरी मेरो ब्याङ्कमा ट्रान्सफर गरिदिनु हुन्छ फोन पे मार्फत गरिदिनु हुन्छ कि वा त तपाईँले गुगल पे गरिदिनु हुन्छ कस्तो प्रकारले त्यो रकमलाई फिर्ता गरिदिनु हुन्छ पेटिएम गरिदिनु हुन्छ कि है कसरी फिर्ता गर्न चाहनु हुन्छ तपाईँले मलाई कृपया भनिदिनु भयो भने म मेरो ब्याङ्कको खाता तपाईँलाई दिने छु र मेरो पेटिएममा फर्काइदिनु होस् म तपाईँलाई यो भन्छु यहाँ मेरो फोन पे पनि तपाईँलाई भन्न चाहन्छु तपाईँहरूले यसमा मेरो ब्याङ्कमा यो मेरो जुन लागेको जुन पैसा छ त्यो पैसालाई फिर्ता गरिदिनु होस् भनेर म तपाईँलाई भन्दैछु कसरी हुन्छ तपाईँहरूले भन्नु होस् त यदि मैले तपाईँलाई पठाउनु पर्छ भने म क्युआर कोड पनि पठाउँछु युपिआई आइडी भए मेरो ब्याङ्कको पासबुकको खाता नम्बर पठाउँछु तपाईँलाई तपाईँ कसरी गरिदिनु हुन्छ यो मलाई कृपया तपाईँहरूले बताइदिनु होस् त